हजुर हेलो

हजुर मै हो त बसको ड्राइभर तपाईँ कहाँबाट चढ्नुहुन्छ होला है ए सिलगढी जक्सन भनेपछि तपाईँले यसो मलाई छ सय पचास चाहिँ दिनुपर्यो हजुर कलकत्ता कहाँसम्म जानुहुन्छ ए हुन्छ स्लिपरको त अलिक तर बेसी लाग्छ जस्तो लाग्यो हजुर यस्तै पन्ध्र सयहरू लाग्छ हजुर भन्नुहोस् न हजुर बसतिर सबै एसीहरू सब छ हजुर स्लिपर सुत्ने जग्गाहरू सब छ नसुर्ताउनुस् न हजुर खाना साना त तपाईँको आफ्नै जिम्मा हो हो हामीले ठिक ठिक टाइममा रोक्नेछु बिहान आठ बजी खाजाको लागि हो दस बजी फेरि चियासिया खानु मन लाग्यो भने चियासिया खानुको लागि रोक्छ अब टोइलेट सोइलेट जानु छ भने हामीलाई भन्नुहोस् हो हामी टाइममा रोकिदिन्छ अन्त फेरि हामी एक बजीतिर लन्चको लागि पनि रोकिदिन्छ

अन्त त्यहाँ त्यहाँ तपाईँको उयेसमा बटन दिएको हुन्छ हामीले हो त्यो बटन टक्क दबाउनुहोस् मेरो एउटा कन्डक्टर आइपुगिहाल्छ अन्त उसले मलाई इन्फर्म गरिदिइहाल्छ नि कन्डक्टर त त्यहाँ दुई तिनजना हुन्छ बसको दुई तला छ कि त्यसकारण हजुर त्यसकारण हजुर बसै मेरो दुई तला छ कन्डक्टरहरू त अलिक बेसी हो अन्त तपाईँको त्यसमा मज्जाको सर्भिस पाउनुहुन्छ तपाईँ कतिजना हो त्यसो भए दुईजनाको चाहिँ पन्ध्र सय दिनुहोस् न मलाई हजुर दुईजनाको मिलाएर मलाई पन्ध्र सय दिनु सक्नुहुन्छ

पन्ध्र सयमा स्लिपरहरू सब पाउनु हुन्छ नि त यसो त्यसो त साह्रै भन्नुभयो भनेर के भन्छ तेह्र सय चाहिँ हुन्छ हजुर तेह्र सय चाहिँ लास्ट है मेरो तर म चाहिँ बिहान यहाँबाट चार बजी हिँड्छु हजुर चार बजी टक्कै

हुन्छ हुन्छ